कुकुरले टोक्यो भने पहिला चाहिँ हामीहरूले अब त्यो के अरे रिभ्यु गर्छौँ सोधपुछ गर्छौँ त्यो कुकुरलाई भ्याक्सिनहरू लाएको हो कि होइन भनेर र त्यो कुकुर अब ठिकै छ भने चाहिँ हामी नजिकैको अब स्वास्थ्य केन्द्रतिर लगेर इन्जेक्सनहरू लगाउँछौँ नभए चाहिँ अब त्यो हस्पिटलहरू लगेर केही रेबिसको कोर्सहरू गराउँछौँ